मैले एउटा फ्लिपकार्डबाट सामान मगाएको थिएँ जुन सामान चाहिँ वेलडिङ्ग गर्दा लगाउने

वेलडिङ्ग ग्लास भनौँ है र एकदमै राम्रो सेफ्टी खालको रहेछ र मलाई मनपर्यो धेरै प्रोटेक्ट पनि हुने राम्रो लाग्यो र फेरि पनि म मगाउनु पर्यो भने फ्लिपकार्डबाटै मगाउँछु आउँदो दिनहरूमा पनि